खेलकुदले कसरी मानिसको जीवनमा शारीरिक र मानसिक स्वास्थ्यमा योगदान गर्छ भनेर चाहिँ अब खेलकुदले अब जस्तै कि अब म फुटबल खेल्छु म एउटा फुटबल प्लेयर हो अनि त्यसरी नै म फुटबल खोल्दा जसरी अब धेरै उयो हुन्छ फुटबलमा जुन चाहिँ अब हाम्रो उयोहरू हुन्छ एक्सर्साइजहरू हुन्छ हार्डवर्कहरू हुन्छ तिनीहरूले पनि आफ्नो अब बडीहरू फिट राख्ने हेल्पहरू दिन्छ जसरी डाइटहरू जस्तै कि अब बेसी जङ्क फुडहरू खानु हुँदैन फुटबल खेल प्लेयर भएपछि अनि त्यो हाम्रो स्पोर्ट्स सोचेर पनि खाँदैनौँ तर त्यो नखानु चाहिँ हाम्रो अबो बडीको लागि राम्रो हो हामी स्पोर्ट्सहरू खेल्छौँ अनि त्यो फुटबल म्याचहरू खेल्दा अब रनिङहरू हुन्छ कुद्नुपर्छ अनि एक्सर्साइजहरू सबैले गर्दा चाहिँ हाम्रो अब बडीहरू पनि फिट हुन्छ अनि त्यस्तै अब त्यसै कारणहरूले स्पोर्ट्सको लागि जसरी हामी अब एक्सर्साइजहरू गर्छौँ तिनीहरूले गर्दा चाहिँ हाम्रो बडीहरू पनि फिट हुन्छ अनि त्यसरी हाम्रो अब दिमागहरू पनि फ्रेस हुन्छ त्यही भएर चाहिँ अब यसरी नै मानिसको शारीरिक र मानसिकहरू अब मा शारीरिक र मानसिक स्वास्थ्यहरू फिट हुन्छ मान्छेहरू फु स्पोर्ट्सहरू खेलेर स्पोर्ट्सहरूमा बेसी एक्सर्साइजहरू भएर राम्रो राम्रो